पश्चिम बङ्गालमा मानिसहरूले अब दुर्गा पूजा दुर्गा पूजामा अब नौरथा नौराथाबाट दुर्गा पूजा सुरु हुन्छ त्यहाँबाट बाहुन बोलाउँछ पूजाहरू गर्छ सबै नानीहरूले जतिले पनि अब दुर्गा पूजा गर्छ नयाँ नयाँ लुगा लगाएर त्यहाँबाट टिका लगाउँछ दुर्गा पूजामा हामी टिका लगाउनु जान्छौँ आफ्नो बाबाआमाको हातको टिका लगाउँछ नानीहरू सबैजना पूजा घुम्नु जान्छ पूजा गर्छ व्रत बस्छ कसै नौदिनसम्म व्रत बस्छ आउँदो झन् व्रत बसेर दस दिनको दिनमा उनीहरूले अब व्रत उयो गर्छ तोड्छ त्यहाँबाट ख्रिस्ट ख्रिस्ट क्रिसमसमा पच्चिस डिसेम्बरमा क्रिसमस मनाउँछ क्रिस्चयनहरूले त्यहाँबाट उनीहरूले पनि अब चर्चमा क्रिसमस मनाउँछ क्रिसमसमा उनीहरू पनि नयाँ नयाँ लुगा लगाएर चर्चमा सबैजना अब भजन कीर्तन गीत गाएर गर्छ उनीहरूको सेवा आफ्नो प्रार्थना गर्छ कहाँ कहाँबाट मान्छेहरू मन्डलीहरू आउँछ पूजा गर्छ क्रिस्चयनहरूको ठुलो दसैँ नै क्रिसमस हो